ए ड्राइभर दाजु धन्यवाद तपाईँले मलाई आज यस्तो राती पनि यहाँसम्म ल्याइदिनुभयो तपाईँले नल्याइदिनु भएको भए मलाई आज पुरा अभर पर्थ्यो सुरक्षित रूपमा ल्याइदिनुभयो धन्यवाद